जिरेनियम प्लान्ट चाहिँ मैले रोप्ने गर्छु त्यही लागि चाहिँ गरममा पनि बाँच्नु गाह्रो पर्छ जाडोमा पनि बाँच्नु गाह्रो पर्छ र त्यसलाई हेरचार गर्नु चाहिँ धेरै साह्रो पर्छ गरम गरममा जस्तै त्यसलाई पानी जमिनु दिनुहुँदैन पानी बेसी हुनु दिनुहुँदैन डाइरेक्ट पानीमा पनि राख्नुहुँदैन र त्यसलाई एउटा सानो हट हाउस जस्तो बनाएर या त कुनै केहीको छाहारीमा राखेर चाहिँ त्यसलाई हामीले बचाउने गर्छौँ र जाडोमा जाडोमा पनि जाडोमा जाडोमा चाहिँ त्यसले फुल दिने गर्छ र घाम डाइरेक्ट घाममा राखिदिन्छु र त्यसलाई बेला बेलामा पानी हालिदिन्छु बेला बेलामा होइन दिनैपिछे पानी हाल्नुपर्छ बेसी सुकौरो पनि लागेको हुन्छ जाडोमा जाडो महिनामा घाम के अरे पानी पर्दैन र आकाशको पानी आएको हुँदैन र हामीले त्यसलाई आफूले पानी दिनैपिछे बिहान बेलुका नै हाल्ने गर्नुपर्छ र मजाले फुलहरू दिने बेला चाहिँ जाडो महिना हो जाडो महिनादेखि मार्च अप्रेलसम्म नै त्यसले फुलहरू मजाले दिन्छ र त्यो कटिङहरू लगाउने बेला पनि त्यत्ति नै बेला हो त्यसको र दिनभरिको घाममा राख्नु पायो भने चाहिँ फुलहरू मजाले फुलिदिन्छ एउटा फुलिसक्नेबित्तिकै अर्को कोपिला कोपिला लाग्दै आएको आएकै गर्छ र राम्रो छ जिरेनियम प्लान्ट चाहिँ र त्यसलाई अब हेरचार गरेन भने चाहिँ जाडो गर्मी दुवैमा त्यसलाई स्याहारसुसार गरेन भने चाहिँ बचाउनु गाह्रो पर्छ